हेलो तपाईँ अँ तपाईँ आज किन बिहान नआउनुभएको साढे छ बजीको मेरो ट्रेन थियो होइन कालचिनीबाट मलाई सिलगढी जानुपर्ने थियो तपाईँलाई थाहा थियो तर पनि हिजो मैले तपाईँलाई एडभान्स पैसा पनि दिएको थिएँ हजुर किन यत्ति यत्ति ढिलो चाहिँ किन आउनुभएको आउनु पनि भयो फेरि यति ढिलो त्यही पनि आउनु अब कति बजी आउनुपर्ने तपाईँले अहिले मलाई म्यासेज गरेर भन्नुहुँदैछ आउनुसक्दैन अन्त कल गर्दा पनि फेरि उठाउनुभएको छैन किन त्यस्तो ढिलो गर्नुभएको अन्त होइन तपाईँ तपाईँको निद्रा ढिलो छुट्यो भन्दामा तपाईँले अब तपाईँले मलाई बिहान कल गरेर भनी पनि त दिनसक्थ्यो तपाईँ अर्को अटो बोलाएर जानु भनेर तपाईँले गर्दा मेरो आजको ट्रेन पनि मिस भयो फेरि जान पनि पाइनँ मेरो कामले गर्दा म जानुपर्थ्यो नि तपाईँले गर्दा म जान पाइनँ होइन अब फेरि होइन होइन तपाईँ अब मलाई आफ्नो मेरो पैसा चाहिँ घुमाइदिनु तपाईँले गर्दा म जान पनि पाइनँ होइन अब तपाईँले मेरो पैसा घुमाउनुपर्छ नि फेरि लौ किन किन अँ ए तपाईँ तपाईँ हराउने खालको विचार नगर्नु नि हुन्छ तपाईँले गर्दा मेरो काम भएन तपाईँ किन उयो गर्नु हँ म फेरि तपाईँको घरमा आएर पैसा लिएर जान्छु नि फेरि त्यहाँ मलाई पैसा चाहियो नि मेरो एकदम सुदसमेत कति दुई सौ रुपियाँ दिएको थिएँ होइन बिहान आउनुको लागि अँ मलाई दुई सौ रुपियाँ नै चाहियो नि मेरो पैसा तपाईँले गर्दा म जानु पाएको छैन होइन अब मलाई दुई सौ रुपियाँ दिनु तपाईँ भोलि भोलि होइन आज न त आज कालचिनीतिर भेटेँ भने मलाई आज नै पैसा दिनु नि फेरि मेरो अँ आज नै दिनु त्यहाँ भयो डुल्न तपाईँले गर्दा आज लेट भएँ जानु पनि पाइनँ होइन अब तपाईँ मलाई पैसा बादमा घुमाइदिनु म लिनु आउँछु घरमा